मबाहेक चाहिँ बागवानीमा मेरो घरमा छनु त सबैजनाले नै रुचि देखाउँछन् तर सबसे बेसी चाहिँ म सँगसँगै चाहिँ मेरो पतिदेव हुनुहुन्छ उहाँले चाहिँ पुरा बेसी रुचि देखाउनुहुन्छ त्यसैसँग उहाँलाई चाहिँ मधुमेहको महको बिमारी छ त्यसले गर्दाखेरि चाहिँ उनलाई चाहिँ एकदमै एक्सर्साइज हुन्छ बारीमा जादाँखेरि यो बागवानीमा चाहिँ त्यही कारण उहाँ चाहिँ पुरा रुचि देखाउनुहुन्छ उहाँलाई चाहिँ एकसर्साइज पनि हुन्छ बारी खन्दा पसिना आउँछ पसिना आएपछि सुगर कन्ट्रोलमा रहने हुन्छ त्य त्यही भएर अन्त उहाँलाई चाहिँ अब आफैले बारीमा उब्जनी गरेको सब्जीहरू मन पराउनु हुन्छ खानु उहाँ अन्त त्यही भएर चाहिँ हामी आफै आफ्नै हातले उब्जनी गराएर सब्जीहरू खान्छौँ सब्जीहरू बेच्छौँ पनि यहीपालि हामीले डल्ले खोर्सानी चार सय केजीजस्तो बेच्यौँ आफै आफ्नो हातले फलाएर हामी अर्ग्यानिक एकदम गाईको मलहरू प्रयोग गर्छौँ बिरुवाहरूमा युरियाहरू हाल्दैनौँ त्यही कारणले गर्दाखेरि हाम्रो घरमा सब्जीहरू एकदमै प्रशस्त हुने गर्दछ सब्जी बाहिरको त त्यो मधेसको सब्जी त खान एकदमै मनै पर्दैन अचेल त हाम्रो आफ्नो बारीको खाने बानी भएर अन्त चाहिँ अहिले हामी सँगसँगै मेरो छोरी सानै छ र पनि उसले पनि एकदम बागवानीतिर रुचि देखाएर फुल सिजनको फुल रोपेर यो दबाई हुने खालको सानोसानो बिरुवाहरू सानोसानो हरू लगाएर गर्छे होइन अन्त उसले चाहिँ धनियाँ पदिनाहरू त आफै सिकाउनु पर्दैन उसले आफै मज्जाले छरेर रोपेर गर्नु थालेकी छ हामीले त्यो मान्छेलाई चाहिँ आफ्नो शरीर स्वास्थ्य राख्नुको लागि चाहिँ खेतीबारीहरू गर्नुपर्ने रहेछ आफ्नो शरीरलाई स्वास्थ्य राख्नु छ भने चाहिँ आफैले युरियाहरू नहालेको त्यो इन्जेक्ट नगरेको द खानाहरू सब्जीहरू खाएको चाहिँ राम्रो हुने रहेछ हामीलाई त त्यस्तै नै आदत भइसकिसक्यो फलफुल तरकारीदेखि लिएर सबै नै राम्रोसँगले गाईको मलको मात्रै खानु पाउँदा त राम्रो पनि लाग्ने रहेछ हेल्थहरू पनि राम्रो हुने रहेछ यो सुगर हुनेहरूलाई त झनै राम्रो हुन्छ एकसर्साइज पनि हुन्छ शरीरलाई धेरै राम्रो हुन्छ